दार्जिलिङ जिल्लामा पालन हुने सामान्य सामाजिक वा सांस्कृतिक रीतिरिवाज परम्पराहरू हुन् अन्तर्जातीय विवाह स्थानीय झाँक्री जनापा बिजुवाहरूबाट देवीदेउताको पूजाआजा चिन्ताहरू बसेर पितृदेव खुसी पार्ने पहिलो बैशाख तथा फुलपातीको उपलक्ष्यमा प्रस्तुत गरिने सांस्कृतिक झाँकीहरू यी रीतिरिवाज अनि परम्पराहरूले हाम्रो समुदायलाई एकताको सूत्रमा बाँध्ने आत्मियताबोध गराउने गर्छ